हाम्रो क्षेत्रमा चाहिँ निजी अस्पतालहरू छैन र यहाँबाट केही हामीलाई दुःखबिमार भइहाल्यो भने त्यही हामी यहाँ गाउँबाट त्यही अब सहरतिर जानुपर्छ र बाटोघाटो पनि राम्रो छैन भनेको बेलामा गाडीहरू पाउँदैन र सहरै गयो भने पनि पो प्राइभेट अस्प हस्पिटलहरू छ त्यहाँनिर हाम्रा कमानबस्तीको मान्छेले केही कुरो अफर्ड गर्नुसक्दैन र धेरै नै हामीलाई त्यही दुःख छ र समस्या छ हाम्रो वरिपरिका नजिकमा त्यही केही न अस्पतालहरू छैन र हामी यहाँबाट त्यही धेरै नै टाढो जानुपर्छ